हाम्रो गाउँको केटाहरूको सबसे फेमस गाउँ चाहिँ कम्सी हो र त्यहाँनिर चाहिँ साह्रै राम्रो अर्ग्यानिक पाइन्छ र टाइम पनि राम्रै बितिन्छ डाँडाकाँडाहरू पनि राम्रै छ जाँडसाँडदेखिन् लिएर मासुसासु सबै खाइन्छ मजाको छ जग्गा कम्सी यसो कोही बेला घुम्दै जानु होला